नमस्ते सबैजनालाई मेरो नाम चाहिँ हो नम्रता शर्मा मेरो परिवार चाहिँ एकदमै ठुलो छ तर हामी मेन परिवार चाहिँ पाँचजना मात्रै हो मेरो भाइ छ बैनी छ दुईजना अनि बाबा हो अनि मेरो साथीहरू मेरो साथीहरू पनि धेरै छ स्कुल पढ्दाको साथीहरू छ विशेष गरी मैले त क्लास टुवेल्भ मात्रै सकेको त्यही भएर कलेजहरू त गइनँ त्यही भएर साथीहरू त धेरै छैन तर मेरो स्कुलमा चाहिँ धेरै साथीहरू थियो मेरो बेस्ट साथीहरू चाहिँ हो उज्ज्वल शुभेच्छा अनि नम्रता हो त्यो चाहिँ तिनजना चाहिँ मेरो एकदम मेन साथी हो तिनीहरूसँग म धेरै मिल्छु तिनीहरू पनि धेरै राम्रो व्यवहार गर्छ मलाई धेरै सहयोग गर्छ धेरै मलाई धेरै सहायता पुर्याउँछ मलाई कुनै दिन उनीहरूको सहायता कुनै दिन सहायताको जरुरत छ भने उनीहरूले मेरो सहायता पुरा गर्छ अनि फेम मेरो फ्यामिली चाहिँ मेरो परिवार चाहिँ एकदमै राम्रो छ मलाई विशेष गरी मेरो परिवारमा मेरो भाइ र मेरो बाबा चाहिँ म अलिक क्लोज छु मेरो बैनीहरूभन्दा पनि बैनीहरूसँग क्लोजै छु तर मेरो भाइ चाहिँ एकदमै मेरो मिल्ने हो मेरो लाइफमा मेरो परिवारमा धन्यवाद